अँ भन हजुर ए कसरी बनाउँछ भनेको ए त्यसलाई चाहिँ पहिला तिमी जाऊ होइन मार्केटतिर अनि अमुल दुध हुन्छ अमुल दुध त्यो चाहिँ तिमी किनेर लेऊ घरमा अनि त्यसलाई बाक्लो गरेर पकाऊ होइन अन्त सेहदअनुसार अब होइन गुलियो अनुसार चाहिँ चिनी लगाऊ तिमी अनि मज्जाले बाक्लो गरेर पकाउनु होइन त्यसपछि त्यसपछि त्यसलाई अब ठन्डा पार्नुको लागि त्यहाँदेखि फेरि त्यसपछि चाहिँ त्यसपछि चाहिँ अन्त फेरि तिमी

घरतिर पनि खिलाउनु त्यस्तो होइन अस्ति तिमीले खायो कस्तो कस्तो हुन्छ त्यो अब राम्रो लाग्यो होइन तिमीलाई अन्त

अँ तिमीले कुरा बुझ्यो कसरी बनाउँछ त्यो चाहिँ होइन त्यो सुन न अन्त त्यो चैँ आबो होइन राम्रो पनि खानु पनि अन्त तिमीले आबो घरमा बड्डेसड्डे भयो होइन एस्तो के भयो भने तिमीले त्यो बनाएर स्यानु नानीहरले मनपराउँछ त्यस्तोहरू आबो उनारलाई अन्त बनाएर दिँदा पनि हुन्छ होइन राम्रो हुन्छ काम लाग्छ तिमीलाई पछितिर आबो होइन स्यानस्यानु आबो आउँछ कतै टाढोटाढोको है अनि जाडोको महिनामा तिर ए गरम महिनामा चाहिँ अब ठन्डा हो त्यस्तो मिस्टी दही खानु पाउँदा त खुसी हुन्छ नि त अन्त

ल ल ओके